म त बेसी ठाउँ गएको छुइनँ गएको ठाउँ भयो दार्जिलिङ गएको छ कालिम्पोङ ए सिक्किम गएको थियो अनि मेङ्लोर गएको थियो पढ्नु अनि मलाई सिक्किमको चाहिँ धेरै कुराहरू मनपऱ्यो जस्तै कि वहाँको ठाउँहरू मनपऱ्यो सिक्किमको पाहाड हामी त डुवर्समा बस्छ त्यत्ति पाहाडहरू छैन उताको त मलाई राम्रो लाग्यो ठाउँहरू मनपऱ्यो अनि मान्छेहरू पनि राम्रो खानापिना पनि राम्रो लाग्यो उताको अनि जब म साउथ इन्डिया गएको थिएँ मेङ्लो मेङ्लोर गएको थिएँ म मेङ्लोर पनि मनपऱ्यो मेङ्लोर जग्गा जग्गा त राम्रो छ मान्छेहरू पनि राम्रो छ त्यहाँ चाहिँ अब सिटी अब राम्रो सबै कुरो फेसलिटी चाहिँ राम्रो लाग्यो त्यहाँ एभ्रिथिङ एउटै जग्गा नै थियो र त्यहाँको खाना चाहिँ मलाई अलिकति राम्रो अब यहाँको भन्दा चाहिँ अलिकति डिफ्रेन्ट भएर चाहिँ अब साउथ इन्डियन खानाहरू अलिकति डिफ्रेन्ट लाग्यो त्यत्ति अब मन नपर्ने अब त्यहाँको अब खानाहरू खानामा अलिक अमिलो अमिलो हुनेरहेछ हामीलाई अमिलो खाने बानी छैन त्यस्तै कतिवटा चिज राम्रो लाग्यो तर त्यहाँनिर छेउमा ब्रिजहरू थियो सन्सेटहरू हेर्नु पायौँ हामीले राम्रो लाग्यो त्यहाँ अनि दार्जिलिङ चाहिँ हाम्रो दार्जिलिङ दार्जिलिङमै पाहाड इलाका राम्रो त्यहाँ कञ्चनजङ्गाको भ्यूहरू हेऱ्यौँ राम्रो लाग्यो अन्त जूहरू गएको थियौँ जूहरू पनि राम्रो राम्रो एकदम राम्रो लाग्यो त्यहाँको खानापिना एकदम हामीले अब नेपाली कल्चर माउन्टेन क्लाइमिङहरू पनि त्यहाँदेखि जब त्यो देख्यो राम्रो लाग्यो हामीले देख्दैन त्यस्तो यता